भारतीय मिडियाबारे भन्नु पर्दा भारतमा धेरै मिडियाहरू छन् अनि ती सबै मिडियाहरूले एकै प्रकारको समाचारहरू सुनाइरहेका हुन्छन् मलाई लाग्छ समाचारहरू सान्दर्भिक नै छन् अनि तथ्यहरू पनि सही नै देखाउँछन् तर कहिलेकाहीँ ती तथ्यहरू सही ढङ्गमा देखाउँदैनन् अनि सानो कुरालाई बडाएर चडाएर देखाउने गर्छन् त्यो चाहिँ मलाई मन पर्दैन मलाई थाहा भएको चर्चित पत्र पत्रिकामा दैनिक जागरण दैनिक भाष्कर हिन्दुस्तान टाइम आदि अनि मलाई थाहा भएको चर्चित समाचार च्यानलहरू आज तक जी न्युज ए बी पी न्युज न्युज इन्डिया इन्डिया टीभी न्युज ट्वेन्टी फोर एन डी टिभी इन्डिया हुन्